मेरो व्यक्तिगत लक्ष्यको कुरा गऱ्यो भने यो वर्ष म नभने पनि एक्काइस वर्षमा टेकेँ र अर्को वर्ष बाइस वर्ष पनि पुग्छु र मेरो कले कलेज पनि सकिन्छ र मेरो विद्यार्थी जीवनको अन्त हुन्छ र मेरो लक्ष्य अरूभन्दा पनि स्टेट पिएससी जसई चाहिँ हामी यहाँ वेस्ट बेङ्गालमा डब्लुबिसी भन्छ त्यो इक्जाममा एकपल्ट हात अज्माउनु हो र त्यो त्यो परीक्षाको लागि मलाई खट्ने जोस चाहँ अरूभन्दा पनि मेरो जुन चाहिँ अरूको लागि खट्ने या आफ्नो देशको सेवा गर्ने या आफ्नो जनताको सेवा गर्ने त्यो इच्छाहरू छ त्यो इच्छाले चाहिँ मलाई झनै जोस दिएर आँउछ र कतार